हेलो हजुर ए हजुर मैले दिदी बहिनी कुर्ता जहाँबाट किनेको थिएँ नि हजुर तपाईँलाई थाहा भयो मलाई चिन्नु भयो होला हजुर होइन त्यहाँबाट मैले कुर्ता ल्याएको थिएँ कि कुर्ताको उयो चाहिँ साह्रै राम्रो मतलब डिजाइनहरू चाहिँ साह्रै राम्रो लाग्यो तर रङ चाहिँ अलिकति गयो त्यो रङ गएको चाहिँ मलाई मन परेन हो हजुर यस्तै कुर्ताहरू पनि अब रङ नजाने कुर्ताहरू तपाईँहरूले बेच्नु भयो भने चाहिँ अझै राम्रो हुन्थ्यो हजुर तपाईँको कुर्ताको क्वालिटी चाहिँ एकदम राम्रो तर तपाईँको रङ गयो हजुर यस्तै कुर्ताहरू तपाईँले अझै ल्याउनु भयो भने अलिक अन्त कलर नजाने छ भने त म मेरो साथीहरूलाई पनि भन्दिन्छु कि होइन राम्रोसँगले तपाईँकोबाट कुर्ता किनोस् होइन हजुर अरूहरू पनि बेच्नुहुन्छ युनिफर्महरू पनि बेच्नु हुन्छ हजुर कलर जाँदैन होला ए हजर हजुर हजुर कलर कलर चाहिँ अलिकति गयो तर कुर्ताको प्रोडक्ड चाहिँ साह्रै राम्रो रहेछ यस्तै कुर्ताहरू ल्याउनुहोस् ल हजुर हुन्छ राखेँ हुन्छ